मैले चाहिँ एउटा जुत्ता मगाएको थिएँ अन्त त्यो जुत्ताको नाम चाहिँ नाइक इयर फोर्स वान जुन चाहिँ चाहिँ वाइट कलरमा थियो अन्त त्यो जुत्ता चाहिँ अब लाइक कम्फर्टेबल पनि छ अन्त फिफ्टिन अगस्त यो इन्डिपेन्डेन्स डेको उयसले गर्दा चैाहिँ सेल लागिरहेको रहेछ अन्त डिस्काउन्ट पनि पायो अलिक अन्त त्यस्तै टू थाउजन्डहरू पऱ्यो अन्त त्यो वाइट एयर फोर्स चाहिँ जुनै पनि लाइक के भन्नु लुगाहरूसँग जाँदो रहेछ मिल्दो रहेछ